र अहिलेको युगमा भिडियो गेम भन्ने यस्तो भएको छ अहिले कुनै मानिस पनि छैन होला भिडियो गेम नखेल्ने र यस सबभन्दा रुचि राखेको खेलकुदहरूमा गेममा मलाई मनपर्ने चाहिँ तपाईँको पब्जी भयो अरू यस्तै थुप्रै थुप्रै छ जस्तै क्यान्डीक्रसहरू भयो जस्तै फुटबल टुर्नामेन्टहरू भयो यो सबै चाहिँ एकदमै अहिलेको युगमा फेमस भएर गएको छ र यो गेम खेल्नु किन मनपर्छ भन्दाखेरि कतिपय समयमा हामीले समयलाई अल्छी मानिरहेको हुन्छौँ र यो अल्छीपनलाई दूर बनाउनको लागि चाहिँ हामी केही समय बिताउनुको लागि चाहिँ हामी यो गेम खेल्ने गर्दछौँ र मलाई सबभन्दा मनपर्ने गेमहरूमा चाहिँ भिडियो गेममा चाहिँ मलाई मनपर्ने फुटबल भयो क्रिकेट भयो पब्जी हो